हाम्रो यहाँ चाहिँ कालिम्पोङ पहाडी हिलतिर चाहिँ टुरिस्टहरू धेरै आउनु आउनु हुन्छ होइन तर आउनु भन्दा अगाडि चाहिँ एजेन्सीहरूसँग चाहिँ एकदम राम्रो कन्ट्याक्ट राम्रो ऊ के भन्छ उयो सोधेर खोजेर कस्तो छ वेदरहरू हेरेर पुज उयो गरेर मात्रै आउनु पर्यो हो अब किनकि अब यहाँनिर अब प्लेनको प्लेन साइडको मान्छेहरू त अब कति गरममा चाहिँ आएको हुन्छ होइन अब डाइरेक्ट यसरी ठन्डा ठाउँ हिल्समा ठन्डा ठाउँमा आउँदा चाहिँ उनीहरूलाई प्रोब्लम पर्छ हो त्यो प्रोब्लम चाहिँ नहोस् भनेर चाहिँ अब त्यो एजेन्सीहरूसँग चाहिँ राम्रोसँग बुझेर राम्रोसँग जानेर कहाँ कहाँनिर कस्तो के खाले कस्तो हुन्छ भनेर चाहिँ हेर्नु पर्यो होइन त्यो वेदर मात्रै होइन अब हाम्रो यहाँ हिल साइड हो हिल साइडमा बर्खामा पनि अब बाटो उयोहरू गाडाङ् गुडुङ् बिग्रेको हुन्छ अब कसैले त अब प्लेन साइडको मान्छेहरू त्यस्तोमा त कहिल्यै हिँडेको हुँदैन होइन कसैलाई त थाहै हुँदैन अचक अचानक त्यसरी प हिँड्नु पर्यो भने त उनीहरूलाई साह्रै पर्छ अब आज घुम्छु कत् उनीहरूले अब कति अब एउटा जगामा एक दिनमा चाहिँ कतिवटा जगा घुम्छु भन्ने सोचेको हुन्छ होइन अब बाटो यो त्यस्तै हुन्छ है कालिम्पोङको अब हिलकोहरू हो बाटो अब त्यस्तो अब प्लेनको जस्तै हुँदैन अन्त त्यो भएर चाहिँ अब गाडाङ् गुडुङ् भेट्छ होइन त्यति बेलै जिउ थाकेर हुरुक्कै हुन्छ तब थाके पछि त एउटा एउटा जगा मात्रै त हुन्छ अन्त उनीहरूलाई घुम्नु अन्त त्यही भएर चाहिँ बुझेर जानेर एजेन्सीहरूसँग चाहिँ राम्रो कुराकानीहरू गरेर चाहिँ अब आउनु पर्यो एजेन्टहरू होइन अन्त प्लस अब हामी कालिम्पोङ भित्र अब तपाईँहरूले अब कालिम्पोङ भित्रसम्म चाहिँ अब घुम्नु उयो गर्नुहरू चाहिँ ठिकै छ कालिम्पोङदेखि चाहिँ अब अलिकिति अब अलिक उता अब टाढो अलिक जगा जानु छ भने जस्तो कि कफेर लाभाहरू जानु छ भने चाहिँ अब उनीहरूलाई चाहिँ अब अलिक अब लुगाहरू पनि अब ठन्डा अब अहिले त ठन्डा चल्यो स्टार्ट हुँदैछ अब त्यो त कफेर के अरे यता लाभाहरू त पुरा ठन्डा हुन्छ उनीहरूले चाहिँ एजेन्सीहरूले सोधेर नै कपडाहरू कतिको लाउनु पर्छ अहिले वेदर कस्तो छ ठन्डा छ भने कति कस्तो लुगा लगाउनु पर्छ ल्याउनु पर्छ भनेर सोधेर चाहिँ आउनु पर्यो होइन अन्त प्लस अन्त यहाँनिर अब आएको टुरिस्टहरू त बजारतिर त अब अहिले त बजारतिर खाने बस्ने त्यस्तो त मन पराउँदैन अब त्यत्रो उनीहरू त यत्रो सिटीबाट बजारमै त अब आएको बजारबाटै अब भन्ने सिटी भन्ने बजार भन्ने त्यहीँबाट आएको हो आएकोमा चाहिँ बजारमै सिटीमै त कहाँ बस्नु सक्छ कहाँ बस्छ होला उनीहरूलाई पनि अब के अरे गाउँको अब कस्तो हुन्छ भनेर उनीहरू चाहिँ गाउँमा जान्छ जस्तै कि बस्ती अब कफेरहरू के अरे यता लाभा साइड हुन्छ अब त्यहाँनिर त्यही टुरिस्ट के अरे होम स्टेहरू पुरा हुन्छ हो त्यति बेला चाहिँ उनीहरूले चाहिँ इन्ट्रेस्ट गर्छ त्यस्तोतिर चाहिँ किनकि हाम्रो त्यहाँ यो होम स्टेमा चाहिँ भ्युहरू राम्रो हुन्छ त्यहाँ त्यहाँबाट चाहिँ राम्रो राम्रो देख्नु हुन्छ है त्यो भएर चाहिँ अब हरियो परियो त्यहाँतिर त जान्छ अब बजारतिर त त्यस्तो पाउँदैन बजारमा त घरै घर हुन्छ अब उनीहरूलाई यस्तो घुम्ने यस्तो भ्युहरू यस्तो माउन्टेनहरू हेरौँ भन्दा उनीहरूले देख्नु होइन जति नि देखे पनि त्यही हो होम स्टेतिर अब जस्तो कि गाउँ घरमा डाँडा काँडा हुन्छ वहीँबाट त देख्ने हो अन्त हो यो भनेर चाहिँ उनीहरू प्रायः जस्तो चाहिँ टुरिस्टहरू चाहिँ त्यहीँ जानु हुन्छ त्यहीँ गएर चाहिँ त्यहीँनिर अब उनीहरूले रमाइलो गर्नु चाहिँ अब उनीहरूकोमा अब कति सालदेखिको अब त्यहीँ बसेर अब प्लेन साइडमा अब बसेर बसेर त्यस्तो देख्दा चाहिँ उनीहरूले चाहिँ मनले नै खुसी हुने होइन अन्त त्यो मात्रै होइन प्लस अन्त खानपान खानपानमा पनि उनीहरूले त्यही ट्रेडिसनल उनीहरूको अब गाउँ घरमा अब कस्तो खान्छ होइन अब अब हाम्रो उतातिर त अब त्यस्तै हुन्छ अब खाना पिना पनि गाउँ घरकै खानु हुन्छ अब उता होम स्टेमा जस्तो बनाउनु हुन्छ त्यस्तै खान्छ अब त्यो बजारमा आएर यस्तो यस्तो स्पिल स्पेसियल यस्तोहरू त खाँदैन अब त्यस्तो बस्तीमा कस्तो खान्छ त्यस्तै त उनीहरूले खान्छ त्यस्तै मन पराउँछ खानु मात्रै होइन लगाउनु पनि लुगाहरू होइन अब अब आफ्नो आफ्नो जातको हुन्छ कसै तामाङको हुन्छ कसै के को हुन्छ कसै राईको हुन्छ त्यस्तो लुगाहरू पनि लगाएर उनीहरूले खिँचेर अब एकदम खुसी कस्तो खुसी भएर चाहिँ गर्नु गर्छ हो यही हो ए अन्त उताबाट त्यही मोस्ट इम्पोर्टेन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ उताबाट आउँदाखेरि चाहिँ अब डोकुमेन्ट्सहरू चाहिँ सबै ल्याएर चाहिँ आउनु पर्यो आफ्नो होइन के के छ आधार कार्ड हुन्छ भोटर कार्ड हुन्छ के के हुन्छ अब कसै कसैले त अब गाडी कुदाउँछु भन्ने हुन्छ होइन अब कसै कसैलाई अब यहाँतिर गाडीहरू पाउँछ किरायमा कुदाउनुको लागि अब कसै चाहिँ आफैँ कुदाउँछु भन्छ नि अब मान्छे ड्राइभर लाइसेन्सहरू ल्याएर आउनु पर्यो त्यो को चाहिँ सबै डोकुमेन्ट्सै ल्याएर अप टु डेट ल्याएर चाहिँ आउनु पर्यो भने बिचरा चाहिँ दुःख चाहिँ नहोस् किनकि कति कति यहाँ अब मान्छेहरू आएको टुरिस्टहरू होइन अब उनीहरूलाई चाहिँ अब त्यस्तै प्रोब्लमहरू फेस गरिरहेको छ नि त हो त्यो भएर चाहिँ अब उनीहरूले अब नहोस् भनेर चाहिँ भनिराखेको बुझिराखेर चाहिँ आउनु पर्यो